ए अङ्कल नमस्ते हजुर के भन्छ आन्टीहरू सबै ठिकै हुनुहुन्छ घरमा ए हजुर अन्त मैले नि अन्त अस्ति हामी म र मिनीको बात हुँदैथियो कि अन्त अङ्कल त्यहाँ त हाटहरू पो लाग्नुथालेको रहेछ त है लोकल हाटहरू हजुर हजुर हजुर म पनि त त्यही त नेक्स्ट विकतिर आउँ भनेको कि अन्त त्यहाँ लोकल खानाहरू भनेर सुनेको थिएँ नि अङ्कल के हुन्छ खानामा चाहिँ हजुर हजुर हजुर

हजुर ए म यतै छु खरसाङमा छु कि अन्त यता एक दुई दिन आएको हजुर घुम्नु त्यही त घुम्नु अब नेक्स्ट विक आउँ भनेको कि त्यहाँ ढेँडो उयेसहरू पनि फम्बी त्यहाँ के के पाउँछ भनेको सुनेको थिएँ नि त कि सेलरोटी सुँगुरको मासु भातहरू राम्रो राम्रो हजुर त्यही त हजुर त्यही त हुन्छ उसो भए म आउँदा तपाईँलाई कन्ट्याक्ट गर्छु नि है हुन्छ हुन्छ म कल गर्छु उठाउनुहोस् है ल अन्त आन्टीहरू पनि सबैलाई नमस्ते भनिदिनु होस् है हुन्छ हुन्छ हुन्छ अङ्कल बाई हुन्छ हुन्छ